तिन वर्ष कलेजमा हुँदाखेरि चाहिँ मैले खालिद होसेनी भन्ने एउटा अफगान राइटरको अफगान अमेरिकन राइटरको चाहिँ एउटा बुक पढेको थिएँ थाउजन्ड एसप्लेन्डिड सन्स भन्ने त्यसमा चाहिँ के थियो भन्दाखेरि चाहिँ अफगानमा चाहिँ कसरी चाहिँ एउटा सानो केटीलाई है बिहा गरेर घरमा ल्याउँछ है बिहा गरेर घरमा ल्याएर उसको आफ्नो स्ट्रगल्सहरू क्या अब त्यति ठुलो हसबेन्ड है त्यति ठुलो हसबेन्ड उसले पाएको दुःख र त्यो अफगानमा भएको सब टेरोरिज्मको बिचमा होइन जहाँनेर चाहिँ केटीहरूलाई अब राम्रो गर्थेन क्या हो केटीहरूलाई मान्छे नै नगन्ने त्यस्तो खाले सिचवेसनमा ऊ कसरी चाहिँ अघि बढ्यो है कसरी चाहिँ आफूलाई सम्हाल्यो आफ्नो फ्यामिली सम्हाल्यो है त्यो सब पढेर चाहिँ हुन्छ नि म चाहिँ धेरै धुरू धुरू रोएको छु धेरै धेरै रोएको पनि छु र त्यो बुझ्नु पनि अलिक साह्रो नै परेको थियो के त्यति बेला अब लाग्छ आफू अलिक सानो पनि थिएँ तर एउटा केटी मान्छे भएर छोरी मान्छे भएर त्यो स्ट्रगल चाहिँ जहीँ तहीँ त्यही हो क्या हो आफ्नो घर हेर्नु आफ्नो सेफ्टी हेर्नु आफ्नो बाल बच्चा सम्हाल्नु है आफ्नो घरमा भएको हसबेन्ड है हसबेन्डको फ्यामिली यता आफ्नो फ्यामिली सम्हाल्नु है जहिले पनि स्ट्रगल नै हो ठुलो स्ट्रगल नै हो र त्यस माथि पनि अझ आफ्नो हसबेन्डको सपोर्ट नपाएमा कस्तो चाहिँ हुन्छ है त्यो सब चाहिँ अब सोचे क्या मैले धेरै सोचे तेति बेला यस्तो चाहिँ हुँदो रहेछ यो चाहिँ अफगानिस्तानमा मात्र होइन हुन त त्यो स्टोरी त अफगानिस्तानको त्यो अफगानिस्तानमा मात्र होइन तर मेरै वरिपरि मेरो आमा मेरो काकी मेरो बडीहरूले पनि सायद फेस गरिरहनु भएको छ होला भनेर त्यस्तो विचारहरू दिमागमा आयो मैले पुस्तक पढ्ने क्लबमा त कहिले सामिल भइनँ तर अन्डर ग्रेजुएसन भइन्जेल चाहिँ मैले धेरैवटा पुस्तक पढेँ है लियोस टुलको लियो टल्सटयको अन्ना करेनिना है त्यो किताब धेरै अप्ठ्यारो तर त्यसबाट चाहिँ मलाई कथा मात्र पढ्नु परेको क्या अन्ना करेनिनाले चाहिँ के चाहिँ गर्दा त्यो कथा पढ्नु पढेँ है अन्त धेरैवटा मिस्ट्री बुक्स हुन्छ नि है मिस्ट्री मर्डर मिस्ट्री के के त्यस्तो किताबहरू पढ्ने गर्थेँ र किताबहरू चाहिँ धेरै पढेँ क्लबहरू चाहिँ कहिले सामिल भइनँ